खेती सम्पूर्ण पाराले मौसमको माथि निर्भर हुन्छ र हामीले जब पानी पानीको मौसम हुन्छ त्यतिखेर हामीले फापर फापर रो रोप्छौँ र अर्को जब पानीहरू हुँदैन त्यतिखेर हामी मकैहरू रोप्छौँ होइन अन्त जब खेती नष्ट हुन्छ त्यतिखेर हाम्रो श्रीमान्ले चाहिँ जस्तो ल्याउनुहुन्छ हामी त्यसमै आफ्नो गुजारा गर्छौँ र घरमा पनि कति पैसा बचाएर हामीले राखेको हुन्छौँ त्यो हामी चलाउँछौँ भइसके हाम्रो यस्तो छ कि एउटा दोकान पनि साइटमा खोल्ने विचार छ योपालि चाहिँ